कालान्तरमा भारतीय मनोरन्जन उद्योगहरूको विकास भनेको चाहिँ सुरु सुरुमा राज रजौटाहरूको दरवारीय नाँच गानहरूदेखि हुँदै आएर विभिन्न स्थानको जात जातिको विकासको आआफ्नो सांस्कृतिक झलकहरू लोकप्रिय हुँदै आएको अहिलेसम्म त्यही चिजहरू नाटक गीत नाँच विभिन्न प्रकारको भएर विकसित भएको कुरा जान्नमा आउँछ र मनोरञ्जनको रूपहरू के हुन् भन्दाखेरि विभिन्न प्रकारको जाति जातिको आआफ्नो सांस्कृतिको नाँच झलक प्रदर्शित गर्नु नै हो भारतका मानिसहरू बेसी अब विभिन्न प्रकारको देश बिदेश अथवा आफ्नै देशभित्रको वैज्ञानिक हिसाबले अहिलेको विकासहरूको विकसित ठाउँहरू प्राकृतिक सौन्दर्य हरूलाई हेर्न रुचाउँछन् घुम्न रुचाउँछन् र सामाग्रीहरूमा जुन भारतीय नागरिकहरूले आफ्नो सामाग्रीहरूमा चाहिँ सबैभन्दा सुलब दाममा प्राप्त हुने वस्तु चिज जो चाहिँ धेरै दिनसम्म टिकाउ हुनसक्ने चिजहरू प्रयोग गर्न रुचाउँछन्